हाम्रो सांस्कृतिक उपात उत्पत्ति भन्नपर्दा चाहिँ अब नेपाली भएर नै तपाईँलाई मेरो जाति म हुन चाहिँ तामाङ जातिको हो तर म मेरो जातिको नभनेर चाहिँ म तपाईँलाई हाम्रो सांस्कृति को सुरु जहाँबाट जहाँसम्म मलाई थाहा छ भएको त्यो म तपाईँलाई भन्छु र तपाईँलाई भन्नपर्दा हामी नेपालीहरूको तपाईँको उत्पत्ति भन्न पऱ्यो भने चाहिँ नेपालबाट नै भएको हो भनिन्छ र नेपालको नै हामी वासिन्दाहरू थियौँ भारतमा भारत मुगलान त्यो समयमा मुगलान भनिन्थ्यो पस्नअघि चाहिँ हामी सबैजना नेपाल भएर नै आएका थियौँ भन्ने भनिन्छ र हाम्रो राजा उता नेपालमा पृथ्वीनारायण शाह हुनुहुन्थ्यो हाम्रो बाजे बराज्यूको पालोमा त्यही समय सायद केही कारणवश त्यो कारण चाहिँ अब धेरैलाई थाहा छैन र त्यही कारणवश चाहिँ नेपाल छोडेर चाहिँ हामी सबै यता आयौँ र र यहाँ आएर हामी बसोबास गऱ्यौँ चियापत्तीहरू टिप्ने गर्थ्यौँ भनिन्छ हुन चाहिँ हामी चाहिँ बस्तीपट्टिको हो तर म आफै चाहिँ बस्तीपट्टिको हो र मेरो बाजे बराज्यूको जग्गा जमिन पनि अहिले त्यहीँ नै छ र नेपालीहरूको चाहिँ अब गोर्खा नेपाली भनिन्छ र गोर्खाबाट चाहिँ हुँदै हुँदै चाहिँ आएको भनेर चाहिँ अब गोर्खा नेप भन्ने ठाउँबाट चाहिँ हुँदै आएको भनेर भनिन्छ जब पृथ्वीनारायण शाहले सबै नेपालको सानो सानो राष्ट्रलाई सबैलाई एक गराएर चाहिँ बनाएका थिए तब चाहिँ त्यहाँ नेपाल जब बनियो त्यो नेपालीको पहिचान चाहिँ त्यहाँबाट भयो भनिन्छ मेरो तामाङ समुदायको भन्नु पऱ्यो भने चाहिँ यसको तपाईँ उत्पत्ति चाहिँ तिब्बतमा थियो भनिन्छ वहाँ हामी चाहिँ बोन्पो बोन्पो चाहिँ हाम्रो तपाईँको यहाँनिर बोन्पो चाहिँ हाम्रो तपाईँ यहाँ सांस्कृतिक पूजाहरू जे जे गरिन्छ बोन्पोको पट्टिबाट हामीले गर्ने गर्थ्यौँ र पछाडि टिबिटेन बुद्दिजम टिबेटको तपाईँको बौद्ध धर्ममा चाहिँ हामी सबैले अपनायौँ जसमा मारकाटहरू केही गरिँदैन जसमा चाहिँ बोन्पोमा चाहिँ गरिन्थ्यो तर योमा चाहिँ गरिँदैन र अहिले त हामी त्यो नै त्यही मार्गमा हिँडेका छौँ र हाम्रो समुदायमा भन्नपर्दा अब धेरै समुदायमा धेरै यस्ता छ मान्छेहरू थिए र त्यसमा एकजना मदन तामङ हुनुहुन्थ्यो दार्जलिङको जो धेरै पढेका पनि थिए र उहाँले आ जातिको निम्ति धेरै बोल्नुहुन्थ्यो नभनेका कुराहरू नेताहरूले लुकाएको कुराहरू उहाँले खोलेर भनिदिने गर्नुहुन्थ्यो र त्यसै कारणले सबैले उहाँलाई धेरै मन पराउँछ र प्रेरणा पनि दिनुहुन्छ र त्यस्तो अर्को हुनुहुन्थ्यो सुबास घिसिङ हुनुहुन्थ्यो उहाँ ठुलो नेता हुनुहुन्थ्यो जसले गोर्खाल्यान्डको आन्दोलनलाई नेतृत्व दिनुभएको थियो त्यो सुरु पनि गर्नुभएको थियो र त्यही आन्दोलनले नै अहिले नेपालीहरूलाई चिनिन्छ पनि तर अभाग्यवश त्यो आन्दोलनले तपाईँको धेरै अबसफलता देखेन र आज पनि त्यो सफलता नभएको कारणले नै हामीले सबै के के यस्तो बाहिरको हेला फेला झेल्नु परिरहेको छ